मलाई सबैभन्दा धेरै मनपर्ने खेलाडी चाहिँ पेले हो म चाहिँ सानैदेखि पेलेलाई चाहिँ हेभी मनपर्छ पेले खेलेको जुन चाहिँ तरिका छ उसको उनको खेल्ने एकदमै राम्रो लाग्दछ र र त्यसको पेले चाहिँ अहिले चाहिँ हुनुहुँदैन यो संसारमा तर पनि मैले उनलाई उहाँलाई भेट्नु पाएको भए चाहिँ एकछिन बसेर उहाँसँग चाहिँ सोध्थेँ कि अब अलिक टेक्निकहरू फुटबल खेल्ने जसले गर्दा चाहिँ इम्प्रुभ हुनुसक्थ्यो हाम्रो खेलाहरू मैले पनि अरू मेरो सानसाना भाइहरूलाई सिकाउन सक्थेँ